भारतका पर्यटकीय स्थलहरू त धेरै छन् ती मध्ये ऐतिहासिक यस पर्यटक स्थलहरू मध्येमा मान्न सकिने स्थलहरूमा हिमाचल केदारनाथ सिमला आग्राको ताजमहल लोटस टेम्पल गोवा बिच सिमला सिक्किमको चारधाम दार्जिलिङको टोय ट्रेन टी गार्डन बोटानिकल गार्डन जू इत्यादि छन्